र समय सन्दर्भका विचारहरू शीर्षकको किताब किनेको थिएँ र त्यो किताब पढ्दै जाँदा अति नै राम्रो थियो र यो चाहिँ नेपालको माङ्सेबुङ बाट लिएको किताब हो र यसमा धार्मिक विषयहरू पनि छ र किताब राम्रो ज्ञानको कुराहरू छ